हजुर हजुर ए हजुर के के लानुहुन्छ टमाटर टमाटर अहिले घटेको छ चालिस भएको छ हो अस्तिको भन्दा निक्कै घटेको छ अन्त अरू कहाँ मिल्दैन नि भर्खर त घटेको त्यसो भए उयो लानुहोस् न ल पैँतिस गरेर अब अरूलाई त म दिने थिइनँ नि हुन्छ हुन्छ लानुहोस् न हजुर आलु त बिस रुपियाँ केजी हो घट्दैन नि आलु त बिसको बिसै हो अरूकोमा अलिक चौबिस छ कि मेरोमा चाहिँ बिसै छ हौ आलु चाहिँ म घटाउनु सक्दिनँ नि आलुको दाम घट्दैन नि अब तपाईँले टमाटरहरू भन्नुभयो हो मैले टमाटरमा मिलाइदिएँ अब आलु त घट्दैन अरूकोमा चौबिस छ मेरोमा बिस सोध्दा पनि हुन्छ तपाईँले अरू दोकानतिर अन्त मेरोमा आउनुहोस् न त्यसो भए अब अठार गरेर लानुहोस् न ल हजुर प्याज बढेको छ हौ बहिनी प्याज पनि पचास भएको छ प्याज चाहिँ तर ठ्याक्कै घट्दैन हजुर प्याज चाहिँ घट्दैन त्यो त्यो प्याज चाहिँ हुँदैन बहिनी प्याज चाहिँ हुँदैन प्याज चाहिँ हुँदैन टमाटर ए प्याज फेरि बढेको छ नि त कि हुँदैन प्याज चाहिँ म सबै घटाइदिन्छु प्याजमा चाहिँ म घटाउँदिनँ घटाउनु सक्दिनँ हुन्छ एक केजी प्याज हुन्छ अरू के के चाहियो मैदा चालिस मैदा पनि पाँच केजी लानुहुन्छ त्यस मैदा थर्टी एट गरेर लानुहोस् न ल हुँदैन नि मैदा थर्टी एटमा लानुहोस् न ठिकै छ त हौ थर्टी एट अब हामी पनि त एक दुई पैसा राख्नुपर्यो होइन अन्त हुँदैन नि घट्दैन नि घट्दैन नि बहिनी सबैमा मैले हजुर मैदा हजुर पाँच केजी टमाटर प्याज मैदा आलु अन्त अरू के लानुहुन्छ हजुर ए हुन् हुन्छ हुन्छ यहाँ तपाईँको उइसमा सबै कार्टुनमा हालिदिन्छु कि तपाईँको नाम चाहिँ के लेखिदिनु कार्टुनमा ए हुन्छ हुन्छ ए ए हुन्छ बहिनी हुन्छ हुन्छ र पनि रितु राई लेखिदिन्छु नि नाम त हुन्छ बहिनी हुन्छ